नमस्ते ट्रेडिसनल फेस्टिबल प्रति अब मानिस मानिसहरूको चाख बढ्दै नै गइरहेको छ त्यस्तो हुनु राम्रो पनि हो सबैले आफ आफ्नो परियच खोज्छन् आफ्नो जातिको परिचय आफ्नो वंशको परिचय आफ्नो भूगोलको परिचय यस आधारमा चाहिँ अब ट्रेडिसनल फेस्टिबलहरू एकदमै त्यसको मेरुदण्ड नै हो भन्दा पनि हुन्छ अब जस्तै हाम्रो दसैँ कसरी मनाइन्छ तिहार कसरी मनाइन्छ यसमा देखापरेको विकृतिहरूलाई कसरी हटाउने अनि हाम्रो अरू जातजातिका अनेकौँ चाडपर्वहरू छन् डुक्पासेछेसी भयो अब साकेवा भयो त्यसपछि तामाङ लोसार भयो यस्ता किसिमको हाम्रो जम्मै फेस्टिबलहरूलाई राम्ररी खोजी गरेर यसको पछाडिको पृष्टभूमिलाई राम्रो अध्ययन गरेर त्यही प्रकारले मनाएर अरू भाइबहिनीहरूलाई त्यतापटि मनाउनु प्रेरित गरेर अघि बढेको चाहिँ एकदमै राम्रो हो र यसको अध्ययन गर्नका लागि चाहिँ अब अलिक गाउँको बुढापाकाहरू अलिकति दुर्गम क्षेत्रको मान्छेहरूलाई भेट्नु गरेर बुढापाकाहरूसित भेट गरेर उहाँहरूबाट जानकारी टिपेर राखिछोडेको राम्रो उहाँहरू बितेपछि त यस्तो सूचनाहरू पाइँदैन अनि त्यसो गर्नु नि है के के अरे के मनाउँछ ए हजुर हजुर अँ कालिम्पोङमा माघे सङ्क्रान्ति एकदमै ठुलो चाड हो धुमधामसित मनाइन्छ यहाँ ठाउँठाउँमै सानोदेखि बलवानहरू हुन्छ जस्तै हाम्रो यहाँ टिस्टा पर टिस्टा रङ्गीत भएको त्रिवेणी अनि ससानो डाँडाहरूतिर पनि खुब राम्रो किसिमले मनाइन्छ यो त्रिवेणीमा त्यति बेला फलफुलहरू तरुलहरू खाने तरुलकै टिका लाउने नाचगान गर्ने अनि शुद्ध भएर नुहाएर त्यो ए अँ आराधना गर्ने पूजाअर्चना गर्ने पनि गरिन्छ एक प्रकारको राम्रो चाड हो यो हाम्रो पाहाडमा माघे माघे सङ्क्रान्ति

ए हवस् धन्यवाद हवस् हवस्